हेलो हेलो सबिता बहिनी सब्जीवलनी बहिनी सबिता तपाईँकोमा सब्जीहरू के के छ

ए बिहाको लागि सब्जीहरू ल्याऊँ भनेर पनि

सुन्दैछु आलु बन्दकोपी

आलु बन्दकोपी मुला हो मुला अनि अरू मटर गाजर थुप्रो सब्जी चाहिएको ए फर्सी इस्कुसको जरा रहेछ हो ए कसरी कसरी होला भाउहरू चाहिँ कति कति होला सस्तो छैन है ए अलिक भाउ चाहिँ अलिक मिलाई दिनु होस् है बहिनी म थुप्रो मलाई चाहिएको छ कि मलाई थुप थुप्रो बिहाको लागि त अब थुप्रो चाहिन्छ नि त हो सब्जीहरू अन्त

ए राजमा दालहरू हो कालो दाल राजमा हो चना मटरहरू हो अनि मुला छुर्पी हो पनिर पनिर पनि मान्छे पठाउँछु नि बोक्ने उयो के अरे उयो के भन्छ छुर्पीहरू पनिरहरू ए अलिक भाउ चाहिँ अलिक घटाई दिनु होस् है मलाई पुरा चाहिन्छ हो अन्त बोक्ने मान्छे भइहाल्छ नि म पठाउँछु नि बोक्ने मान्छे पनि हजुर

हजुर

पोटल भेन्डी पोटल भेन्डी मुला मुला यस्तै बिस केजी होला मटर मटर पनि मुला बिस केजी मटर पन्ध्र केजी बन्दकोपी बिस केजी इस्कुस अनि अनि फूलकोपी हो फूलकोपी हजुर ए रायोको साग पनि यसो पाँच दस बिटा त्यहाँबाट छुर्पी पनिर पनिर अन्त त्यो राजमा कालो दाल हजुर

ए हुन्छ हुन्छ बहिनी म राखेको ल फेरि चाहियो भने फोन गर्छु नि